म चाहिँ बनाउँछु भडियोहरू र त्यसमा चाहिँ धेरै मजा आउँछ त्यो भिडियो बनाउँदा मजा आउँछ हामी अरूकै हेरेर सिक्छौँ त्यो भिडियो बनाउँदा अरू हेर्दा हामीलाई मजा लाग्छ र हा हा अरू अरूको हेर्दा हामीलाई मजा लाग्छ भने आफू गर्दा त झन् मजा आउँछ र हामी हामी त्यसमा नाच्छौँ हामी अरूको हेर्छौँ र हामी रिल्सहरू बनाउँछौँ र फेसबुकतिर पनि बनाउँछ मान्छेहरूले र त्यसमा बनाउँदा त्यसको त्यो डान्सहरू सिक्दा त्यो गीतहरू सुन्दै मजा लाग्छ र र हामी त्यसमा बनाउँछौँ हामी प्र्याक्टिस गर्छौँ गर्छौँ र हामी बनाउँछौँ र त्यसमा चाहिँ धेरै मजा आउँछ त्यो हामीलाई बनाउँदा हामीलाई अपलोड गर्दा त्यो अपलोड गरेर लाइक आउँदा मजा आउँछ नि है र हामीलाई त्यसमा धेरै मजा आउँछ त्यो बनाउँदा नाच्नु कसलाई मजा आउँदैन नाच्दा धेरै मजा आउँछ र हामी त्यसमा भिडियोहरू बनाउँदा हामी कसकसको त्यो बोल्ने हुन्छ र आजकल चाहिँ फेरि ट्रेन्ड ट्रेन्ड ट्रेन्डहरू आइबस्छ गीतहरूको पनि ट्रेन्डहरू आइबस्छ गीतहरू साटिँदै आइबस्छ र हामी अरूको पनि हेर्छौँ उहाँहरू पनि मजाले हाँसे सबैजना हाँसेर बनाउँछ नि है भिडियो नाचेर हाँसेर त्यसमा सबैलाई मजा आउँछ र हामी अरूको पनि हेर्छौँ हामी आफू मात्रै ब हामी आफू मात्रै बनाउँदैन हामी अरूको पनि हेरेर पनि सिक्छौँ र उनीहरू पनि हाँसेर मजाले जिस्केर खेलेर बनाइरहेको हुन्छ कसकसले त्यतिकै त्यतिकै भिडियो बनाउँछ कसकसले हामी नाचेरहरू भिडियो बनाउँछौँ त्यसमा धेरै मजा आउँछ र नाच्नु गाउनु सबैलाई मजा आउँछ र त्यसमा त्यो म्युजिकहरू त्यो ट्रेन्डहरू सबैले गरेको देख्दा आफूलाई पनि गरौँ गरौँ लाग्छ है र त्यो आफू पनि गर्दा मजा आउँछ र र र र त्यो मजा आउँछ त्यो गर्नु र हामी नाच्छौँ गाउँछौँ हामी नाच्छौँ मात्रै होइन हामी गाउँछौँ पनि भिडियोहरू बनाएर हामी सबैलाई हामी आफ्नो फ्यामिलीहरूसम्म बनाउँछौँ हामीले आफ्नो साथीहरूसम्म बनाउँछौँ परिवारहरूसम्म बनाउँछौँ त्यसमा सबै मजा आउँछ साथीहरू बनाउ साथीहरूसँग बनाउँदा मजा आउँछ नि है साथीहरूले पनि बनाउँछ त्यो हामी सबै मिलेर पनि बनाउँछ र त्यसमा धेरै मजा आउँछ हामीले कसकसहरूले परिवारसँग नाचेर बनाउँछ गीत गाएर बनाउँछ हो त्यसमा धेरै मजा आउँछ र र हामी त्यसमा अरूहरूसँग हामी त्यो गाएर गाए गाएर चाहिँ अरूहरूकोबाट सिक्छौँ पनि हामी त्यसबाट आफू मात्रै खुसी हुँदैन अरूकोबाट सिक्दा मजा आउँछ मजा लाग्छ एक प्रकारको आफू अरूकोबाट हामीले सिक्छौँ पनि हामी कसकसको नाच्नुमा राम्रो हुँदैन त्यो पनि हामीले नाच्नु पनि जानिहाल्छौँ त्यसबाट सिकिहाल्छौँ त्यो सानो त्यो हुन्छ रिल्सहरूमा त है त्यसमा मजा आउँछ त्यहाँदेखिको सबैले मिलेर बनायो भने झन् मजा आउँछ कसकसले अर्को अर्को अर्को अर्को आफ्नो आफ्नो जग्गामै बनाउँछ तर उनीहरूले आफै त्यो दुईवटा कोल्याब गरेर उनीहरूले बनाइरहेको हुन्छ र रिल्समा फेरि नाच्नु र गाउनु मात्रै हुँदैन र त्यसमा एक्टिङ पनि गरेर हाल्छ है कसकसले त्यो एक्टिङ गर्दा पनि एकजनाले आफ्नै घरमा बनाइवरी अर्कोले कसको घरमा बनायो गरे आफ्नै त्यसमा फेरि उनीहरूले त्यो जोल्ठाएर भिडियो त्यो पनि बनाउँछ त्यसमा मजा लाग्छ मलाई त आफू पनि बनाउनु मजा लाग्छ र अरू अरूलाई अरूले बनाएको हेर्नु पनि मजा लाग्छ र हामी सबै मिलेर बनाउँदा चाहिँ त्यो मजा लाग्छ सबै ग त्यो भिडियोहरू बनाउनु